र सर्वप्रथम लुगा धुनको लागि चाहिँ कसैले सर्फ युज गर्दछ भन्दाखेरि कसैले चाहिँ साबुन युज गर्छन् है र लुगाको अवस्था हेरेर हुन्छ अगर हामीले त्यो लुगा एकदम एकपल्ट लगाएर खोलेको छ भने चाहिँ त्यो लुगालाई हामीले सर्फमा मात्रै भिजाएर हल्का स हल्कासँगले छुपछुप पारेर पानीमा पखालेर हामीले टाँगिदिँदा पनि हुन्छ तर अगर त्यो लुगा साह्रै बेसी मैला छ भने त्यो लुगालाई हामीले सर्फमा राखेर आधा एक घन्टा जस्तै सर्फमा पानीमा राखेर मजाले धोएर त्यसलाई साबुन लगाएर ब्रसले माडेर एउटा एउटा कलरहरू भयो हातको सर्टको छ भने सर्टको कलरहरू भयो हातको बाहुलाहरू भयो है अनि जिउको अङ्गअङ्ग मजाले माडेर मजाले धोएर हामीले त्यसलाई सुकाउनुपर्छ र लुगा धुँदाखरि चाहिँ बेसी जस्तो चाहिँ म बारमै सुकाउँछु किनभने अब हामी त सानो अब हाम्रो त घर पनि ठुलो छैन है हाम्रो त भुइँ घर छ हाम्रो छत पनि छैन र त्यो कारणले गर्दाखरि हामी चाहिँ बारमा सुकाउँछौँ लुगा किनभने हाम्रो घर घरमा चाहिँ सिधै अगाडिपट्टिबाट घाम परेको हुनाले गर्दाखेरि चाहिँ हाम्रो चाहिँ घरको अगाडि चाहिँ धेरै लुगा सुक्छ घरको पछाडि चाहिँ हाम्रो घाम लाग्दैन र घर अगाडि चाहिँ हाम्रो घाम लाग्छ र लुगा धुँदाखरि पानी बेसी बर्बाद गर्दैनौँ हामी किनभने हाम्रो यहाँनिर पानीको एकदमै दुःख हुन्छ र पानीको दुःख बेसी भएकोले गर्दाखरि हामीले खाली दुई बाल्टिङ पानीले चाहिँ हामीले डल्लै घरको मान्छेको लुगा धुनुपर्ने अवस्था हुन्छ र हामी त्यो लुगालाई कम्ती सर्फ हालेर कम्ती साबुन लगाएर त्यसलाई राम्रोसँगले माडेर त्यसलाई हामीले कम्ती पानीमै चोपालेर पखालेर हामी त्यसलाई धुने गर्दछौँ र त्यसलाई धुनुको लागि चाहिँ हामीलाई धेरै साह्रो पर्छ धेर गाह्रो हुन्छ कम्ती पानीमा लुगा धुनु धेरै अप्ठ्यारो हुन्छ तर पनि अब पानीको महत्त्व है मान्छेले बुझेपछि अब यो गाउँमा त झन् पानी पनि छैन हामीले पानी घरमा आउँदैन हामीले बाल्टीमा बोकेर हामी त्यो पानी ल्याएर हामी लुगाको लुगा धुने प्रयोग गर्छौँ त्यसले गर्दाखेरि हामीले अब मैले एकदम कम्ती र एकदम कम्ती पाराले एकदम हामी त्यो लुगालाई धुने गर्दछौँ